हुन त मैले अहिलेसम्म त्यो कहिले पनि नेपाली भाषामा अनुवाद गर्नु परेको छैन होइन तर पनि अब त्यस्तो अब हामी चाहिँ नेपाली भाषामा एकदम पुरा जानिने होइन तर पनि अब गर्नु सकिन्छ होला अब गर्नु परिहालेछ भने चाहिँ म प्रयास गर्छु होइन कोसिस गर्छु म प्रयास चाहिँ गर्ने नै छु अब म गर्नु सक्दिनँ भनेर त्यतिकै नगर्ने मान्छेमा चाहिँ होइन अन्त अब राम्रै हुन्छ होला अब आफ्नो नेपाली भाषामाथि आफूलाई सबैलाई गौरवै हुन्छ है अब जान्नु त पर्ने हो खासमा सिक्नु पर्ने हो तर पनि मो सिक्नुको लागि पनि म एकदमै तयार छु